यहाँ हाम्रो कालिम्पोङमा चाहिँ सानो सानो जबदेखिन् लिएर ठुल्ठुलो जबहरू छ जस्तो अब सानो जबहरू कोही अब दोकानमा काम गरेर तर सबै काम त ठुलै हो एउटै हो तर मतलब कोही ड्राइभर कोही कोही दोकानहरूतिर काम गरि रहेको छ अब राम्रो कामहरू भन्ने चाहिँ अब डक्टरहरू हुनुहुन्छ यहाँ कतिजना नर्सहरू नर्स ट्रेनिङहरू गर्दै छ कति इन्जिनियरहरू छ इन्जिनियरहरू छ यहाँ घरैपिच्छे जति अब जमानाहरू जमाना अघि बढ्दैछ त्यस्तै हामी पनि अघि बढ्दैछ अब एडुकेसन चाहिँ मेन हो अब पहिलाको जमनामा चाहिँ एडुकेसन चाहिँ अब त्यति इम्पोर्टेन्स थिएन इम्पोर्टेन्स दिँदैन थियो या प्यारेन्टसहरूले पनि तर अब चाहिँ प्यारेन्टसहरू पनि एकदम कन्सियस भएर अब एकदम एडुकेसन बेसी सिस्टम एकदम एडुकेसन दिएर नानीहरूलाई चाहिँ अब बाहिर पढ्नु पठाउँदैछ त्यहाँदेखिन् त्यहीँबाट कामहरू गर्दैछ त्यहाँदेखिन् यहीँ कालिम्पोङमै छ कतिजना डक्टर टिचर्स लेक्चररहरू अन्त कतिजना आर्मी आर्मी अफिसरहरू पनि छ अन्त त्यसैले धेरै उन्नति गरेको छ यहाँ चाहिँ